अस्ति मैले विन्टर सिजनमा चाहिँ एउटा नयाँ स्वेटर पुरा मन परेर चाहिँ अनलाइन मैले अर्डर गरेको थिएँ त्यो स्वेटर चाहिँ एकदमै राम्रो क्वालिटीको थियो र मैले ल्याएर पनि मैले लगाएँ लगाएर हेर्दाखेरि एकदमै न्यानो त्यस्तो टाइपको क्वालिटी पनि राम्रो रहेछ त्यो स्वेटरको अनि समर समरको पनि अब लुगाहरू भयो भने म त्यसबाट एक दुईवटा मगाउँ भनेको